हाम्रो कालिम्पोङभित्र पनि राम्रो राम्रो जग्गाहरू छ खेल्नुको लागि नानीहरू चिल्ड्रेन पार्क

अनि हाम्रो कालिम्पोङमा एउटा ड्रिम थिएटर पनि छ पिक्चरहरू हेर्छ